हजुर दा तपाईँ ड्राइभर दा बोल्नुभएको म अनिकेत भाइ बाग्राकोटबाट बोलेको हजुर सुन्नुहोस् न तपाईँको गाडी छ भनेर मैले सुनेको थिएँ त्यस पनि त्यस कारणले मैले फोन गरेको तपाईँलाई के भन्छ मेरो फ्यामिलीहरू चारजना पिक्निक खेल्नेवाला कुरा छ तपाईँले गाडीहरू छ भने मलाई व्यवस्थाहरू गरिदिनु होस् न कति के लाग्छ भाडाहरू म तपाईँलाई दिउँला यसो मलाई जानकारी दिनुहोस् ल